दस हजार तिन सय पचास एघार हजार दुई सय तिस पाँच हजार पाँच सय पचास नौ हजार नौ सय निनानब्बे नौ लाख नौ सय हजार दस